गाईको प्रेग्नेन्सी मान्छेको जति नै टाइमको हुन्छ त्यो नौ महिना अनि नौ महिनाबादमा एउटा गाई जब डिलिभरी दिने टाइम आउँछ त्यति बेला गाईलाई स्याहारसुसार गरेर बेलुकै भए तापनि घरको मानिस पर्खिनुहुने खास काम हो उनीहरूको पर्खिनु पर्ने किनभने त्यसै छोडिरहनु आफै जन्माउनु सक्नु त कसैले गाई पशुहरूलाई गर्नु एउटा डोमेस्टिक भोइलेन्सै हो पशुहरूको अनि एउटा गाई जब जन्मिन्छ त्यति बेला मान्छेको जस्तो नै हुन्छ मैले मेरो घरमा पनि गाई छ मैले खुद देखेको हो एउटा गाईलाई बिस्तारै उसको आमाको शरीरबाट छुट्टाउँछ बिस्तारै बिस्तारै गर्दै गाईलाई निकाल्छ बाछालाई निकाल्छ कोही बेला माउको बल नपुगेको कारणले गर्दा हामी मानुष्यको बल पनि चाहिएको हुन्छ अनि बिस्तारै साह्रै सुशील तरिकाले गाई को नि गाई निकाल् गाईको बाछा निकाल्छ गाईको बाछा जब निस्किन्छ त्यसको वरिपरि एउटा सोतर ओछ्याएर सोतर जुन चाहिँ सुक्खा पत्ताहरू ओछ्याएर बनाएको गाईको ओछ्यान हुन्छ त्यसमा गाईलाई राखेर बोरा या कुनै अरू नै पुरानो कपडाहरूले गाईलाई पुछिएर आमाले आमाले नि चाट्छ तर आमलाई चाट्नु दिनु कम्ती चाट्नु दिएर सबै मैला हरू खुनहरू मैला जुन चाहिँ गाईको आमाभित्र एउटा मेम्ब्रेन सँग जिउ बाछाको लतपत हुन्छ त्योसँग उयो पुछेर त्यो सबै पुछिदिएर त्याँदेखि बाछालाई राख्छ त्याँदेखि माउलाई खाना दिन्छ तातो तातो अगर माउले खाइहाल्यो भने खान्छ प्राय त खान् खान्छै खान्छ किनभने उनीहरू अलिक ज्यादा बल पुगेर कोही कोहीहरूले खाँदैन तर कोही कोहीहरूले खान्छ ज्यादा बल चाहिएको हुनुले गर्दाखेरि त्यहाँदेखि बाछालाई पुछेर उसलाई मजाले ओछ्याएर माउको दुध हामी पिलाउँछ माउको दुध पिलाएपछि आमाको जुन चाहिँ मैला झर्छ त्यो सबै हामी मानुष्य परिवार घरको प्राय बसेर त्यो निकालेर त्यसलाई फ्याल्दिने गर्छौँ जहाँनिर बाछा आफ्नो आमाको पेटभित्र सुरक्षित जुन चाहिँ मेम्ब्रेनभित्र हुन्छ त्यो डल्लै हामी निक्लिनु लागि पर्खिन्छौँ अनि त्यसलाई पर्खेर हामी त्यो निकालेर गाईले खानु नपाउने गरेर हामी गाईले खा खानु हुँदैन भन्ने कुरा मान्छ त्यही भएर हामी सबैजना पर्खिएर त्यसलाई टाढो फ्यालेर कि त वा फ्याल्नुभन्दा राम्रो चाहिँ माटोभित्र गाडेर या फिर रुखमा झुन्डाएर त्यो फ्यालिने गर्दछौँ अनि त्यो जुन चाहिँ मैला जुन हामीले रुखमा झुन्डाइन्छौँ टाढो जहाँ कुकुरहरूले नभेट्ने जग्गामा त्यो त्यतिकै सुकेर कुहिने गर् गर्छ डिकम्पोस हुने गर्छ कुहिएर या फिर माटोभित्र हालेर त्यही डिकम्पोस गरिने गर्छौँ